मन पर्ने मौसम हो जाडोको महिना ठन्डा महिनाको मौसम ठन्डा महिनाको मौसममा एकदम खाना पिनाहरू राम्रोसँग पच्न सक्छ समयमा बिहानै घाम लाग्छ चिसो चिसो मौसममा मोटो मोटो लुगाहरू लाउन सक्छौँ तपाईँलाई जाडोको कपडाहरू लगाएर लुगाहरू लगाएर हिँड्नु सक्छ कतै पनि जान सक्छन् लुगामा चिसो हुन्छ दिन छोटो हुन्छन् रात लामो हुन्छ सुत्नुमा पनि राम्रो हुन्छन् ठन्डाको मौसम त्यसैकारण किन मन पर्ने कारण चाहिँ त्यही हो जाडोको मौसम